दिदी तपाईँ त तिन चार दिन भयो काम गर्न आउनुभएको छैन त के भयो अन्त आउनु सकिन भने मलाई तपाईँले भन्न पर्दैन म आउनु सक्दिनँ बैनी एक दुई दिन भनेर हो नि हुनु त अन्त तपाईँलाई मार्गी लाग्दाखेरि अब नानी सानो नानीलाई हेर्नु त अप्ठ्यारो हुन्छ नानीलाई पनि झन् सर्छ होइन अन्त तर पनि तपाईँले मलाई भन्नुपर्छ नि त भनेको थियो भने त अब म कसैलाई भन्ने थिएँ एक दुई दिनको लागि बोलाउने थिएँ मेरो हेर्नु ड्युटी जानुपाएको छुइनँ म चार पाँच दिन भइसक्यो अन्त फोन त गर्नु सक्नुहुन्थ्यो ए अन्त के अरे तपाईँले मलाई भनेको थियो भने चाहिँ म कसैलाई बोलाएर नानी हेर्न लगाउँथेँ अब तपाईँले मलाई भन्नु पनि भएन मेरो तिन चार दिन भइसक्यो म ड्युटी जान नपाएको अब म त पार्छु त अब तपाईँ पहिलादेखि अब हाम्रोमा गर्नुभएको काम गर्नुभएको भनेर भरोसा गरेर त तपाईँलाई म नानीहरू छोडेर जान्छु ड्युटी तपाईँले यस्तो गर्नुहुन्छ अन्त अब दबाईहरू खानुहुँदैछ डक्टर देखाउनु भयो कि डक्टर देखाउनु भयो कि अन्त भन्नुपर्छ नि त म बिमार भएँ भनेर म कमसेकम डक्टर देखाउन लगिदिन्थे अहिले डेङ्गुहरूको सिजन छ थाहा छैन तपाईँलाई डेङ्गु पो हुन्छ त अहिले अब भनेको थियो भने हेर दबाईहरू खायो राम्रोसँगले भने त छिटो जाती हुन्छ नि त अन्त भन्दैन त म कति भन्छु दिदी बिमारहरू भयो भने भन्नु है भनेर जहिले पनि यस्तै गर्छ तपाईँले जहिले नभनिकन बस्छ अब तपाईँ अलिक दिन पछाडि मात्र आउनु राम्रोसँगले जाती भएर फेरि नानीलाई मार्गी सर्छ अब म अर्कै खोजेर लगाउँदै गर्छु एक दुई दिनको लागि ए ल